हामीले दिउँसोको खानामा दाल भात सब्जी कोही बेला सब्जी दुई थरीको हुन्छ हाम्रोमा जस्तै सागको सब्जीको हुन्छ दाल हुन्छ भात हुन्छ बन्दाकोपी फूलकोपी सब सब्जीहरू मिक्स गरेर भेज सब्जी बनाउँछु कोही बेला हामी होइन त्यसमा अचार अचार कोही बेला माछा मासु सब थोक मिलाएर खाने गरेको छौँ होइन कोही कोही बेलुका बेलुकाको खानामा चाहिँ हामी विशेष गरेर रोटी रोटी रोटी सब्जी कोही बेला दाल तड्का यस्तै खान्छौँ कोही बेला हामी थुक्पाहरू पनि खान्छौँ कोही बेला मम बनाएर खान्छौँ बेलुका चाहिँ हल्का फुल्का खानाहरू खान्छौँ विशेष गरेर विशेष गरेर बेलुका चाहिँ हामी भात बेसी खाने गरेको छैनौँ हामीले विशेष चाहिँ रोटी नै खान्छौँ किनकि बेलुका डाइजेस्ट हुँदैन बेलुका बेसी हामी माछा मासु खाँदैनौँ माछा मासु खायो भने हाम्रो डाइजेस्ट हुँदैन भनेर होइन सुत्नु पर्छ हल्का खाना खानु पर्छ किनकि दोपहरमा हामीले है हेभी खाना खाएको हुन्छौँ भात हेभी नै हुन्छ होइन माछा मासु पनि खाएको हुन्छौँ विशेष गरेर माछा माछाको झोल बनाउँछौँ माछाको करी बनाउँछौँ होइन यसरी ग्रेभी बनाउँछौँ अन्डा करी बनाउँछौँ सब थोक गरिन्छ दिउँसो चाहिँ त्यही भएर राति चाहिँ हामी त्याहिँ भएर जाति चाहिँ हामी रोटी सब्जी नै खाने गरेको छौँ किनकि हल्का हुन्छ खाना होइन कोही बेला दिउँसोको सब्जीहरू उब्रेको हुन्छ अब उब्रेको हुन्छ र बेलुका रोटी मात्र पोल्छौँ त्यही सब्जीसँग खान्छौँ होइन राति चाहिँ एकदम हल्का खाना खानु पर्ने रहेछ भनेर त हामी हल्का फुल्का खानाहरू खान्छौँ यही छ हामी अब बिहान त अब नास्ता गरेकै हुन्छौँ र र दोपहरमा भात खान्छौँ एकदम हेभी खाना राति राति चाहिँ हामी रोटी सब्जीहरू यस्तै खाएर बस्ने गरेका छौँ